ट्युबवेलले चाहिँ जमिन मुनिको पानी पम्प गरेर माथि ल्याउनुमा सहयोग गर्छ र हाम्रो गाउँमा चाहिँ पानीको लागि प्रयोग गरिने त्यस्तो ठुलो कुनै इनारहरू पनि छैन जग्गा जग्गामा पानी पँधेरोहरू छ स साना धाराहरू छ त्यहीँबाट नै हामी पानी सेवन गर्छौँ